अब हाम्रो जिल्लामा मनाइने मुख्य सांस्कृतिक चाडपर्वहरू चाहिँ अब त्यही हो दसैँ तिहार अनि तपाईँको आएर चाडपर्व दसैँ तिहार अनि अरू अरू त्यस्तै होलीहरू अब होली पनि नेपाली जातिले चाहिँ धेरै मनाएको जस्तो लाग्दैन मलाई है तलबाट अब आएर बस्ने बिहारीहरू धेरै नै भएकोले गर्दा उनीहरूले चाहिँ अलिकति भव्य रूपमा मनाएको जस्तो लाग्छ अब हामीले बेसी जस्तो मनाउने चाहिँ यही दसैँ दसेरा है अनि दसैँ तिहार दसैँ त धेरै लामो पनि भएको जस्तो लाग्छ पाँच दिन छ दिनको अनि त्यसको पछि तिहार पनि पाँच दिन लामो हन्छ है त्यसरी नै त्यति नै हो दसैँ तिहार होली पनि मनाइन्छ एक दिनको लागि मात्रै भए पनि अनि अरू चाडपर्वहरू तपाईँको त्यति साह्रो मनाएको जस्तो त लाग्दैन पहिलो पहिलो बैशाख भनिन्छ है हाम्रो नेपालीको नयाँ साल त्यो अलिकति मनाइन्छ छुट्टी सुट्टी लिएर अलिकति तपाईँको अनि तिहारको बादमा दिवालीको बादमा आउने एकादशी पर्व भनिन्छ है दिवालीको तपाईँको दिवालीको डेटदेखि तपाईँको लगभग पन्ध्र दिन लक्ष्मी पूजाको पन्ध्र दिन बादमा हुन्छ है त्यो चाहिँ त्यो अवसरमा चाहिँ अलिकति नाचगानहरू गर्ने भेला हुने सबैजना मिलेर अरू बेला त आफ्नो आफ्नो घरमा आफ्नो आफ्नो अलग अलग देउसी भैलो ग्रुप बनाएर हुन्छ के गरेर अलग अलग आफ्नो आफ्नो घरमा गएर इन्डिभिउजल इन्डिभिउजल मनाएको जस्तो लाग्छ है आफ्नो आफ्नो तर अब त्यति बेला चाहिँ एकादशीको टाइममा सबैजना मिलेर एक जग्गा भेला भएर सबैजनाको अब संलग्न उइसमै एकैचोटि भएर नै मनाएको जस्तो लाग्छ कि के प्रकारले हो अब अनि तपाईँको सँगै मनाउने चाडहरू चाहिँ त्यही हो अब दसैँमा भन्नुपर्दा अब आफन्तहरूसँग भेटघाट हुने यताउता अनि तपाईँको अब अहिले त धेरै नै उयो छ पहिलाको टाइममा भन्नु हो भने नयाँ नयाँ लुगाहरू लाएर अब मिठो मिठो मात्रै खानपान गरेर कामहरू नगरेर केही दिनसम्म तिन चार दिनसम्म पाहुनाहरू आउने जाने आफू पनि पाहुना भएर कसैकोमा जाने कोही अरू पनि पाहुना भएर आफ्नोमा आउने त्यस्तोहरू चलिहरन्छ है अनि तेसको पनि बेसी दिन नभइकन दिवाली आउने दिवालीमै चाहिँ अब एकअर्काको घरमा जाइने चाहिँ हुँदैन अब त्यसरी नै देउसी खेल्ने भैलो खेल्ने ग्रुप ग्रुप बनाएर केटीहरू ग्रुप बनाएर भैली खेल्ने केटाहरू ग्रुप बनाएर देउसी खेल्ने दिनभरि अनि रात सकेसम्म रातसम्म अनि त्यसको भोलिपल्टै भाइटिकाको दिनमा चेलीबेटीहरूलाई भाइटिका चेलीबेटीको हातबाट भाइटिका लगाउने आफ्नो चेलीबेटीलाई भेट्नु जाने कहाँ छ कसो छ एक दिनको लागि मात्रै भए पनि त्यसरी मनाइन्छ